म क्लास टेनसम्म जुन चाहिँ स्कुल पढेँ त्यहाँनिर अब विशेष अवश्यकता भएको नानीहरूको लागि जो चाहिँ फाइनेनसियल्ली क्यापेबल छैन तिनीहरूका लागि एउटा स्पोन्सरसिप प्रोगाम चलिन्थ्यो त्यो स्पोन्सरसिप प्रोगामले गर्दाखेरि चाहिँ तिनीहरूले आधा फिस खलि दिनुपर्थ्यो प्लस युनिफर्म पनि तिनीहरूको उताबाटै बनिएर आउँथ्यो र साथी हो कतिवटा स्कुलमा खालि छ स्पोन्सरसिप प्रोगम र कतिवटा स्कुलमा चाहिँ यो हुनुपर्ने यो एकदमै खाँचो नै छ र जतिको पनि घर टाढो छ या आफ्नो एजुकेसनलाई झन् बेट्टर लिनुको लागि यता आउँदैछ प्रायःजस्तो पेङ्गेज नभने रुम रेन्ट गरेर बसिरहेको छ त्यसरी पढ पढाइमा पनि इफेक्ट हुन्छ मेरो हिसाबमा जति सक्दो सबै स्कुल्सहरूले मोस्ट्ली होस्टेल्स प्रोभाइट गर्नुपर्ने हो त्यस्तो नानीहरूलाई होस्टेल नभने पनि एउटा छात्रवासको आवश्यकता छ सबैतिर इनै इनजेनरलै एउटा छात्रवास खोल्यो भने पनि राम्रो हुन्छ सबै स्कुलले मिलेर एउटै खोलेर एउटै चलायो भने पनि सो द्याट सबै स्टुडेन्टसहरूले आफ्नो एजुकेसनलाई झन् बेट्टर गर्दै जावोस् र तपाईँको जति सक्दो भनौँ नै भने फिजिकल निड्ज भएको या स्पेसली हेन्डिक्याप या अपाङ्ग स्टुडेन्ट्सहरूको लागि अब तपाईँको अपाङ्ग पनि अब भनौँ नै भने विभिन्न किसिमको हुन्छ अब कति अपाङ्ग नानीहरू हामीसित बसेर पनि पढ्नु सकिन्छ लाइक जो जसको हात खुट्टाहरूतिर अलिक ड्यामेज छ या सकिन्दैन तिनीहरू हामीसित कम्पिट गरेर पढ्नु सकिन्छ तर कतिजना चाहिँ एकदमै स्पेसल निड्स भएको हुन्छ जस्तो कि तपाईँको ब्लाइन्ड भयो डम्ब एन्ड डेफहरू भयो तिनीहरूको लागि चाहिँ एउटा अलग्गै एउटा स्पेस्ल स्कुल खोल्नु एकदमै अवश्यकता छ र जति सक्दो मेरो क्षेत्रमा याद गरेको एउटा स्कुल फर ब्लाइन्डस् चाहिँ छ सो द्याट तिनीहरू पनि एजुकेट हुनु सकोस् ब्रेनको थ्रुबाट पढाइन्छ त्यहाँ र तपाईँको जति सक्दो अरू हेन्डिक्यापहरूको लागि चाहिँ एउटा स्कुल यहाँको एउटा लोकल गर्मेन्टले या जसले पनि एउटा मतलब सरकारी उयो सरकारी दफ्तरले एउटा स्कुल खोल्नु जरुरी नै छ सो द्याट सबैजना एजुकेस एजुकेटेड होस् किनकि सबैजना पढ्यो भने हाम्रो देश अगाडि बढिन्छ सबैजना एउटा एजुकेसन इज द मोस्ट बेसिक राइट भन्छ नि त्यस्तै नै हो भनौँ नै भने जतिसक्दो गर्मेन्टले पनि यसलाई ट्याकल गर्नु खोजी नै रहेको छ र हेरौँ आउने दिनमा सायद यो चिजलाई अझै बेट्टर बेट्टर हेन्डल भएर जान्छ र जति सक्दो यो छात्रवासको पनि एकदमै जरुरी नै छ यहाँ दार्जिलिङमा